र मेरो बिचारमा मानिसलाई मेन कुरो त अब हामीले धर्म कर्मै गर्नुपर्ने हुन्छ जस व्यक्तिले धर्म कर्म गर्छ तिनी अलिकति न अलिकति परिवर्तन भएर आउन थाल्छ र विशेष गरी मानिस यस्तो खालको छन् धर्म नचिन्ने विचारहरू खराब राख्ने अनि जस्तै हत्या हिंसा गर्ने कुविचार घमन्ड अहङ्कार भएका हुन्छन् र त्यस्तो व्यक्तिबाट कहिले पनि धर्म अनि आफू कुशल व्यक्ति हुन सक्दैन र हामीले असल व्यक्ति हुनुपर्दा सोच विचार राम्रो राख्नुपर्यो धर्म कर्म अँगालेर बस्नुपर्ने हुन्छ र असल व्यक्ति हुनको लागि हृदयबाटै हामीले जुन विचारहरू राम्रो लिएर हिन्नु बस्नु डुल्नु पर्ने हुन्छ कसैसँग वार्तालाप गर्दाखेरि राम्रो विचार अहङ्कार छोडेर हिंसा छोडेर हामीले राम्रो बिचार व्यवहार गर्यौँ भने हामी असल व्यक्ति हुँदै जान्छौँ र असल व्यक्ति हुने थुप्रै विषयहरू छ जस्तै हामीले धर्म कर्ममा पनि लागिपरेर अघि बढ्दै जानुपर्ने हुन्छ त्यो धर्म कर्मबाटै नै असल व्यक्तिको मुल बाटो चाहिँ धर्म कर्मबाटै हुन्छ धर्म कर्मले गर्दाखेरि हामी सोच हाम्रो बदलिएर जान्छ भगवान्को प्रार्थना गर्ने अनि कसैलाई नढाट्ने कसैलाई घमन्ड नदेखाउने कसैलाई अहङ्कार नगर्ने हामीले बानी बसाल्नुपर्छ सोच राम्रो राख्नुपर्छ शान्ति र हामीले धर्म भन्ने कुरो चाहिँ हृदयबाटै जगाएर शान्ति पनि पाइन्छ अनि हामीले असल व्यक्ति बन्ने मूल बाटो पनि धर्म कर्मबाट हामी सिक्छौँ र हामीले धर्मकर्ममा लागि परेर सही बाटो अप्नायौँ भने र खानपानमा जोगियौँ भने साँच्चै असल व्यक्ति हुनु केही समय लाग्दैन र असल व्यक्ति हुनुको लागि सधैँ विचार राम्रो राख्नुपर्यो कसैलाई अहङ्कार घमन्ड इर्ष्या डाहा गर्नु भएन अनि हामीले हत्या हिंसा कसैकोलाई मारेर कसैलाई काटेर भोग बलि गरेर हामीलाई त्यहाँ उल्टा श्राप पर्छौँ श्राप लाग्छ र भगवान्ले कसै जीवजन्तुमाथि हिंसा अथवा काटमार भोग गरेर गर्नु भनेको छैन र त्यो गर्नु नै हाम्रो पाप हो त्यो गर्नु नै हामी एकदम व्यक्ति कस्तो खाल्को हुन्छ भने हामी जस्तै हिंस्रक जस्तै पशुको व्यवहार हाम्रोमा हुन्छ र त्यसैले गर्दाखेरि हामीले असल व्यवहार गर्नुको लागि भित्र हृदयबाटै माग भगवान् सम्झेर काम गर्दै लानुपर्ने हुन्छ विचारहरू असल राख्दै लानुपर्ने हुन्छ त्यसैले गर्दा नै हामी असल व्यक्ति बन्न सक्छौँ समाजमा भयो देशमा भयो राम्रो व्यवहार राम्रो बोली वचन राम्रो कर्म राम्रो विचार राख्दै लग्यौँ भने हामी असल व्यक्ति हुन्छौँ र यसरी धर्म कर्म गर्दै विचार राम्रो भयो भने हामी शिक्षा दीक्षामा नि अगाडि बढ्दै जान्छौँ र शिक्षा दीक्षामा अघि बढ्नुको कारण नै मूल कारण हुन्छ हामी राम्रो व्यक्ति बन्नु हो अनि हामीले भगवान्को सम्झनामा सधैँ सधैँ लागि पर्नु हो र कसैलाई पनि नराम्रो नभन्ने होइन कसैलाई पनि तुच्छ विचार नराख्ने हामी घमन्ड अहङ्कार नहुने हुनुपर्छ र हामी असल व्यक्ति बन्दै जानुपर्छ र विशेष गरी असल व्यक्ति हुनुलाई चाहिँ प्रथमचोटि चाहिँ धर्म कर्मै चाहिन्छ धर्म कर्म बिनाको व्यक्ति असल हुनु असम्भव छ र हामीले असल हुनु सम्भव गर्नको लागि चाहिँ मेन कुरो चाहिँ हामीले धर्म कर्म अप्नाएरै बिस्तारो बिस्तारो असल व्यक्ति हुनेछौँ